मेरो जीवनमा चाहिँ मैले धेरै सामना गर्नुपर्यो हैन त्यतिखेर स्कुलहरू थिएन अब भर्खर खोलेको थियो त्यतिखेर अब राम्रो पढ्नु राम्रो यो थिएन अब स्कुल पनि टाढा थियो हैन त्यतिखेर अब पानी झरीमा हामी धेरै दुख गरेर टाढा स्कुल पढ्न जान्थ्यौँ त्यतिखेर नजिकमा स्कुल थिएन अनि के भन्छ हामीलाई पढ्नु यति राम्रो पढ्नु मन पर्थ्यो हैन तर हामीले चाहँदा चाहँदै पनि राम्रो हामीले शिक्षा अब लिनु सकेनौँ अहिले त अब अहिले त धेरै अबको नानीहरूले त धेरै नै सुविधा पाएको छ हैन पढ्नुको लागि अब अब त्यतिखेर त स्कुल भन्ने कुराहरू धेरै नै अब धेरै नै अब टाढा हैन जानुपर्थ्यो अनि अब त्यहाँदेखिन् पढेर र पनि दुख गरेर पढेँ हैन क्लास टेनसम्मन पढेँ दुख गरेर त्यहाँदेखिन् बाहिर गयौँ हामी बाहिर गएर पनि हामीले धेरै दुख पायौँ अब भारामा बस्नुपर्थ्यो तर अब हाम्रो अब दुख थियो त्यतिखेरको जमानामा हैन आमाबाउले र पनि दुख गरेर हामी बाहिर पढ्यौँ अब धेरै नै दुख पाएको थियौँ हैन त्यो समयमा हामीले अब अहिले र पहिला धेरै नै अन्तर छ